ए नमस्ते हजुर पुटपुट रेस्टुरेन्टको मालिक बोल्नु भएको ए हजुर हजुर म मिङमा बोलेको नि घुम भन्ज्याङबाट कि हजुर अघि तपाईँकोमा मैले अनलाइन अर्डर दिएको थिएँ नि त खानाको क्याउ हजुर तिन प्लेट भेज चाउमिन र दुई प्लेट चिकन मोमो दिएको थिएँ कि हजुर एक घन्टा भइसक्यो खै अहिलेसम्म केही आएको पनि छैन हजुर हजुर डेलिभरी म्यासेज चाहिँ आइसक्यो जस्तै मैले तपाईँकोमा अनलाइन पेमेन्ट गरेँ त्यसकै आधा घन्टा भित्र चाहिँ मेरोमा तपाईँको यो फुडको पार्सल डेलिभर भयो भनेर म्यासेज आइसक्यो तर अहिलेसम्म मैले चाहिँ यो खाना चाहिँ रिसिभै गरेको छुइनँ क्याउ हजुर हजुर घुम भन्ज्याङ त्यो आँटा मिलकै छेउमा हो हजुर एड्रेस त त्यही दिएको छु मैले अर्डर गर्दा ए निक्ली सक्यो तपाईँहरूको डेलिभरी बोई त्यहाँबाट ए ए दस पन्ध्र मिनट भित्र आइपुग्छ ए हुन्छ अलिक छिटो गरिदिएको भए राम्रो हुन्थ्यो होला किनभने मेरो गेस्टहरू आइरहेको छ अन्त उहाँहरूलाई मैले लन्चको लागि भनेको थिएँ नि त हुन्छ हुन्छ कोही बात छैन बरु मलाई तपाईँको डेलिभरी बोईको नम्बर दिनुहोस् न सायद ऊ एड्रेसमा कन्फ्युज भइरहेको होला कि म नै उहाँसँग कन्ट्याक गर्छु नि ए हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ थ्याङ्क यू धन्यवाद छ तपाईँलाई